हाम्रो गाउँमा बाटोहरू छैन बजार जानुको लागि साह्रो छ हिँडेर जानुपर्छ हिँडेर आउनुपर्छ बिमारीहरूलाई चाहिँ साह्रो पर्छ हस्पिटल जाँदा आउँदा बाटो छैन यता बस्ती हो